ए हजुर भन्नुहोस् न बैनी हजुर हजुर हजुर हजुर हजुर बैनी ठिकै छ हजुर हजुर ए हजुर बैनी धेरै प्रकारको राम्रो राम्रो डिजाइनहरू आएको छ त कस्तो खालके चाहिएको थियो होला है बैनीलाई अहिले सत्तरी सत्तरी भएको छ बैनी तपाईँले हजुर तपाईँले कस्तो तपाईँलाई के चाहिएको छ हजुर हजुर हजुर ए त्यसको पनि भराइटिज छ नौगेडीको पनि हो एउटा सस्तोमा पनि छ मतलब त्यसमा अलिकति सुन त्यसको गोल्ड प्लेटेड टाइपको पनि छ अनि त एउटा चाहिँ पुरै सोलिड सुन भएको त्यसको चाहिँ ज्यादा पर्छ तपाईँ आएर हेरेर लानुहोस् न

हजुर हजुर हजुर हजुर हजुर हजुर छ ट्वेन्टी टु क्यारेटको पनि छ एटिन क्यारेटको पनि पाउनुहुन्छ अनि ट्वेन्टी फोर क्यारेटको पनि पाउनु हुन्छ हो अनि नानीहरूको लागि नानीहरूको लागि तपाईँलाई के चाहिएको कानको ए हजुर चेन औँठी सबै भेराइटी छ तपाईँलाई म खिचेर ह्वाट्सएपमा पठाइदिनु सक्छु हो त्यसमा तपाईँले हेर्दा पनि हुन्छ नत्र तपाईँ आएर भ्याउनुभयो भने चाहिँ दोकानमा नै आएर एकपल्ट हेर्दिन् हेर्नुभयो भने चाहिँ राम्रो हुन्थ्यो हजुर हजुर हजुर हजुर हजुर ट्वेन्टी फोर क्यारेटमा ए हुन्छ त्यो पाइहाल्नुहुन्छ तपाईँले हुन्छ म तपाईँलाई त्यो ह्वाट्सएपमा पठाइदिन्छु नि ल डिजाइनहरू नानीहरूको लागि हुने चाहिँ नानीहरूलाई पनि लिएर आउँदा भयो नि उनीहरूले पनि आफै सेलेक्ट गर्छ हो हेर्छ हजुर ए हुन्छ हुन्छ हुन्छ बैनी म सबै त्यो पठाइदिन्छु कि सिम्पलमा भन्नुहुन्छ कि डिजाइनमा भन्नुहुन्छ कि धेरै थरीको छ हो आएर आएर हेर्नुहोस् न ल हुन्छ हुन्छ हुन्छ बैनी म पठाइदिन्छु नि अरू पनि केही म अरू पनि केही चाहिएको छ भने भन्नुहोस् न ल अरू अरूको लागि पनि चाहिएको छ भने के के चाहिएको छ हो सबै सबै मलाई मोतीको माला हजुर त्यो पनि छ मोतीको मालामा त्यो एउटा सानो सानो पेनडेन्ट हुन्छ नि सुनको पेनडेन्ट त्यो टाइपको पनि छ त्यो टाइपको पनि छ हजुर हजुर हजुर त्यो पनि छ त्यो पनि छ अनि तपाईँले छैन भने पनि तपाईँले अर्डर तपाईँले आफ्नो मतलब यो प्रकारले बनाइदिनु भनेर अर्डर दिनुभयो भने नि त्यो हामी बनाइदिइहाल्छ नि ल हुन्छ हुन्छ बैनी आउनुहोस् न ल आएर बात मारौँ न ल हुन्छ हुन्छ बैनी हुन्छ हुन्छ बैनी हुन्छ हुन्छ राखेँ ल बैनी अहिले